र सर्वप्रथम है हामी त नेपाली हो र नेपाली जातिमा चाडबाडमा सबभन्दा बेसी सेलरोटी पाक्छ घरमा र सेलरोटी चाहिँ हामीले कसरी बनाउँछ भन्दाखेरि त्यो चाहिँ हामीले आँटा मैदा अनि चामलको पिठोलाई कुटेर होइन त्यसमा मजाले चिनीहरू हालेर हामीले त्यसलाई सेलरोटीको मसालाहरू हालेर त्यसलाई हामीले घोक्रोमा है आगोमा बनाउने गर्दछ सेलरोटीलाई चाहिँ र एकदमै मिठो हुन्छ र हामी त त्यो गाउँमा पनि बाँड्छौँ गाउँको मान्छेहरूले पनि अन्य जातिहरूले पनि हाम्रो सेलरोटी चाहिँ धेरै मनपराउनु हुन्छ है र चाडबाडमा पाक्ने हाम्रो त्यही हो सेलरोटी हो त्यहाँबाट मासु पाक्छ घरमा खसीको मासु पोल्ट्रीको मासु त्यहाँबाट तिलको लड्डुहरू पनि हामी बनाउँछौँ घरमा र अरू पनि हामी धेरै बुन्दीको लड्डुहरू भयो धेरै विभिन्न विभिन्न डिसहरू हाम्रो नेपालीमा बनिन्छ है त्यहाँबाट भात त पाक्छै पाक्छ रोटी पनि हुन्छ साथमा पापड हुन्छ साथमा ग्रेभी हुन्छ दाल हुन्छ र खाना हामी एकदम राम्रोसँगले पकाउँछौँ र सहायता गर्नुहुन्छ त्यसमा चाहिँ मेरो आमा मेरो काकी मेरो हजुरआमा र दिदीबहिनीहरू पनिले सबैले सहायता गर्नुहुन्छ र चाडबाडमा चाहिँ हामी सेलरोटी चाहिँ हाम्रो चाहिँ मेन हो है नेपाली चाडमा नेपाली जातिमा चाहिँ सेलरोटी चाहिँ सबभन्दा मेन हो हाम्रो पाक्ने भनेको त्यहाँबाट हामीले त्यही सेलरोटीको लास्टमा बाबर पनि बनाउँछौँ र बाबर चाहिँ कस्तो हुन्छ भन्दाखेरि त्यो चाहिँ एकैचोटि सबै हालेर बनाउँदाखेरि चाहिँ त्यो चाहिँ एकदम ठुलो साइजमा भएकोले गर्दाखेरि चाहिँ त्यसलाई हामी बाबर भन्छौँ र हामी माछाहरू बनाउँछ चिल्ली चिकनहरू बनाउँछौँ हामी आफ्नो चाडबाडमा आफ्नो मात्रै आफ्नो डिस मात्रै नभएर हामी इन्डियन भयो र हामी पन्जाबी भयो र सबै सबै गुजराती ढोक्लाहरू भयो र हामी सबै डिसहरू बनाएर तयार गर्छु बनाएर रेडी गर्छौँ हामी र अरू पनि जस्तो कि जुसमा पनि एप्पलको जुसहरू भयो त्यस्तोहरू हामी रेडी गर्छौँ हाम्रो चाहिँ मोस्ट इम्पोर्टेन्ट चाहिँ सेलरोटी हुन्छ र त्यो पनि हामीले बनाउँछौँ त्यो सबै कुरा बनाएर हामी त्यहाँबाट फ्राईहरूपट्टि जाँदाखेरि चाहिँ हामीले फ्राइजहरू पनि बनाउँछौँ र फ्राइजमा चाहिँ आउँछ तपाईँको करेलाको फ्राई पनि हामीले तिलसँग हालेर बनाउँछौँ र हामीले मुलाको अचार पनि मेन हो हाम्रो मुलाको अचार पनि हामी बनाउने गर्छौँ र मुलाको अचार बनाइसकेर हामीले फेरि तिलको अचार पनि बनाउँछौँ तिलको अचार बनाइसकेर हामीले जो जसलाई तिलको अचारमा मनपराउनु हुँदैन उहाँहरूले टमाटरको अचार पनि खानुहुन्छ टमाटरको अचार पनि हामीले बनाउँछौँ र अरू पनि विभिन्न विभिन्न हामीले खोक्ला ढोक्लाहरू भयो है र हामीले नेपाली खाना मात्रै नभएर हामीले सबै खानाहरू बनाउने चेष्टा गर्छौँ ताकि हाम्रो घरको मान्छेले राम्रो लागोस् होइन आफ्नो डिस त सबैले ट्राई गरेकै हुन्छ र बाहिरको डिस पनि ट्राई गर्ने जस्तो कि चाइनिजहरू भयो त्योहरू सबै हाम्रो घरमा एभाइलेबल हुन्छ सबै हाम्रो घरमा पाक्छ र हामी सबैलाई सर्भ गर्छौँ त्यो